हेलो मैले मैले तपाईँको तपाईँको एपबाट मतलब फुड अर्डर गरेको थियो आहिलेसम्मन मतलब डेलिभर भएको छैन सो कति टाइम लाग्छ त्यो फुड डेलिभर्ड हुनुलाई मैले पिज्जा बर्गर अनि मतलब ड्रिङ्क्सहरू अर्डर गरेको थियो सो अहिलेसम्मन आइपुगेको छैन यो मतलब साथीहरूले सोध्नुहुँदैछ कि कति जस्तो टेन टाइम लाग्छ कि यो डेलिभर हुनुको लागि किनकी मतलब हामीले पार्टी गर्दैछु सो मतलब बेसी टाइम लाग्यो भने मतलब इन्जोयमेन्ट सबै खतम हुन्छ सो टाइममा डेलिभरी गरिदिनुहोस् जस्तो कि तपाईँ भन्नुसक्छ कि कति कति जस्तो टाइम लाग्छ यो फुड डेलिभर्ड हुनुलाई बेसीभन्दा बेसी चाहिँ थर्टी मिनटसम्मन चाहिँ हामी पर्खिनुसक्छु नभए हामी फुड क्यान्सल गरिदिन्छु तपाईँको तपाईँ तपाईँहरूबाट हामी अरू अरू कुनै एपबाट अर्डर गर्छु सो तपाईँ टाइममा डेलिभर गर्नुहुन्छ कि मतलब हामी अर्कै अर्को कुनै एपबाट अर्डर गर्नु हुन्छ सो टाइममा टाइममा डेलिभर गरिदिनुहोस् फुड